हेलो ए अँ निकिता भन् न ए म यस्तै घरकै कामहरू गरेर बसिरहेको थिएँ आज कहाँबाट कल गरिस् हौ तैँले त ए अँ भन्नु त भन्दै थिएँ अँ हाम्रो पनि अब छुट्टिहरू आउनु आँटेको छ हो कहिलेतिर मिल्यो भने चाहिँ जाऔँ अन्त ए अँ अन्त तेरो चाहिँ कहिलेबाट छुट्टि छ अन्त ए त्यस्तो हो भने चाहिँ एक हप्ता बरु मजाले घुमेर आऔँ अन्त दार्जिलिङ सबै घुमेर आऔँ अँ अँ अँ अँ बतासे जानु त अँ इच्छा छ नि अब तर ओए अन्त साथीको घरमा कति दिनसम्म बस्नु एक हप्ता राख्छ अन्त ए अँ ल त्यसो भए चाहिँ अब यस्तै मिलाऔँ अन्त ल ल बतासे जाऔँ त्यो त एकदम फेमस पनि छ हो

अँ अँ त्यहाँबाट मजाले ऊ यो दिन राम्रो थियो भने त हिमालहरू पनि त देखिन्छ कस्तो राम्रो भ्यु छ भन्दैथ्यो त्यहाँबाट हो

अँ नि अन्त त्यहाँ मात्रै जानु अन्त बतासे मात्रै अरू जग्गा पनि यसो जाऔँ हौ ए ल ल भने पछि टाइगर हिल जाऔँ बतासे जाऔँ हो अन्त ऊ योहरूतिर पनि जाऔँ न ल अरू ठाउँहरू पनि जाऔँ दार्जिलिङकै ऊ यो पनि लामाहट्टा राम्रो छ भनेर सुनेको थिएँ त मैले त्यहाँ पनि गइ गइहेरौँ न हौ गएको बेलामा ए अँ ल नि त त्यसै गरौँ अन्त हामीसँग चाहिँ को को जान्छ अन्त हामी दुई मात्रै ए ल ल ऊ योहरूलाई पनि भन्छु नि ल यहाँ के भन्छ सृष्टि पनि हुन्छ होला अन्त याङ्छेन निकिता ए तँ भइहालिस् हो म अरू साथीहरलाई पनि अरू साथीभन्दा पनि यस्तो ज्यादा त ज्यादा त नजाऔँ यस्तै पाँचजना छजनाहरू मात्रै जाऔँ न ल फेरि भक्कु त मजा पनि आउँदैन हो अन्त अँ अरू यस्तै ऊ यो जुहरू जाऔँ अन्त त्यहाँको के भन्छ ऊ योहरू खानाहरू पनि मीठो मीठो पाउँछ भनेर सुनेको थिएँ हो आलु मोमोहरू हो अन्त यसो दार्जिलिङको त्यहाँ चिया पनि फेमस छ सुनेको थिएँ चियाहरू पनि त्यहाँ टेस्टहरू गरौँ न हामी अँ अब एकपल्ट गएको अब अलिकिति त म अब लगेरै जानु पऱ्यो जस्तो छ र पनि अब भने बजेट अनुसार गरौँ न अन्त ज्याद के भन्छ ज्यादा खर्च नगरौँ जतिसक्दो चाहिँ अब कम्तीमै मजाले टार्ने गरौँ न ए भन्दाखेरि अँ रक गार्डन पनि छ त अन्त अँ अँ अन्त यस्तै अब हामी चाहिँ कहाँ भेट्ने अन्त घुममा भेट्नु ए ल म फेरि सिलिगुडीमा थिएँ म सि सिलगढीबाट होइन होइन तर ल ल ल ल घुममा भेट्छु नि ल अँ ए जानु त पर्छ डेट चाहिँ तर पहिल्यै भनिराख् न ल यसो घरहरूमा पनि मिलाउनु पऱ्यो हो अँ त्यही त भन्नु पनि पऱ्यो ए ल भन् न अन्त ल ल अरूहरूलाई पनि भन् हो सँगै जानुपर्छ ल